मेरो गाउँमा घर निर्माण गर्दाखेरि एकदमै याद गर्नुपर्ने कुरा हो पानी हावा पानी भुइँचालो जानु वन्य जन्तुहरूको त कुनै अहिलेसम्म त दुःख भएको छैन तर भुइँचालो र हावा पानी धेरै धेरै आउने गर्छ विशेष गरी वर्खाको समयमा घर बनाउन एकदमै कठिन पर्छ कारण हाम्रो हामी पहाडी इलाकाको इलाकामा बस्ने गर्छौँ अनि यहाँ पहाडी इलाकामा ज्यादातर हावा पानी पानी ज्यादा पऱ्यो भने पहिरो जाने डर हुन्छ पहिले पहिले अब भुइँचालोले पनि भत्काउने ज्यादा चान्सेस हुन्छ कारण अब यो अहिले हाम्रो जग्गा नै त्यस्तै छ कि भुइँचालो अब यदि आयो भने हामीलाई पनि यहाँनिर त्यसले असर पार्छ भुइँचालो पहिला पहिलाको मानिसहरू झोपडी कच्चा घरमा बस्ने गर्थे आधा ईटा आधा काठको घरमा बस्ने गर्थे तर आज भोलि मानिसहरू सबै पक्का घरमा बस्छन् ताकि उन हुरी बतास आँधी बेह्री भुइँचालो यी सबले कुनै खालके नराम्रो असर पारेर चाहिँ घरहरू नभत्काइदियोस् भनेर उनीहरूले एकदमै पक्का घर बनाएका छन् कुरा गरौँ भने आफ्नै गाउँको कुरा गर्छु पहिला मेरो गाउँमा चार पाँचवटा मात्रै घर थिए जो पनि जो एकर एकदेखि अर्को धेरै टाडो टाडो थिए केही साह्रो गाह्रो पऱ्यो भने पनि म कसै अब सुन्ने थिएन गुहार सुन्दिन सुनिदिने थिएन त्यसर्थ जति मान्छेहरू बढ्दै गए सङ्ख्या बढ्दै गए त्यत्ति नै गाउँमा घरहरू बन्दै गयो जति मान्छेको राम्रो पेसामा लाग्नु थाल्यो त्यत्ति उनीहरूले घर अझ राम्रो बनाउन थाल्यो अहिले हाम्रो घरमा नभन्दा पनि पैँतिस घरहरू छ टोट पुरापुरी पैँतिस घरहरू छन् अनि त्यो पनि एकदमै पट्री ट्रेनको पट्री सरह अहिले भएको छ र मेरो गाउँ एकदम रमाइलो छ कारण अहिले कसैलाई केही परिहाल्यो भने सबैजना सहायताको लागि अगाडि बढेर आउँछन् घरकुल योजनाको बारेमा मलाई केही थाहा छैन अनि ज जग्गा प हाम्रो हामी बसेको जग्गा एकदमै सुरक्षित छ कुनै वन्य जन्तुले अहिलेसम कहिले पनि सताएको छैन कुनै खालके दुःख दिएको छैन कहिलेकाहीँ त्यो सर्पहरू देख्ने गरिन्छ तर उनीहरू पनि अहिलेसम उनीहरूले कसैलाई हानी पुऱ्याएको मैले मेरो गाउँमा चाहिँ सुन्न पाएको छुइनँ बाँकी परिवार परिवारहरूमा पनि शौचालयहरू अब जस्तै घरहरू बन्दै गयो शौचालय हरेक घरमा हरेक कम कोठामा बनाइएको छ मानिसको सुविस्ताको लागि पहिले पहिले त घरमा शौचालय हुन हुँदैन थिए र मानिसहरू जङ्गलतिर जान्थे शौचालय गर्न तर अहिलेको मानिसहरू धेरै बुझेक बुझ्ने भइसकेको छन् त्यसर्थ उनीहरूले हरेक घरमा हरेक कोठामा शौचालयहरूको निर्माण गरिसकेको छन्